ए रेस्ट्रँ उइस कार्निङ रेस्ट्रँ हो ए हजुर सुन्नुहोस न मलाई नि आज लन्चमा मलाई फिस करी मगाउनु भनेको थियो कि तपाईँकोमा कुन चाहिँ कुन चाहिँ कुन चाहिँ फिस पाक्छ होला हौ

हजुर हजुर तपाईँको इलिस चाहिँ कति छ र दाम दुई सय पचास रुपियाँ थाली अन्त तपाईँको बाटा माछा चाहिँ ए एक सय अस्सी पर्छ अलिक कम्ती पर्दोरहेछ नि मलाई यसो गरिदिनुहोस कि मलाई बाटा माछा फिस करी चाहिँ मलाई बाटा माछाको पठाइदिनुहोस हो तपाईँकोमा फिस फिङगरहरू छ ए बनिएको छैन तपाईँको माछाकोमा अहिले केके छ होला हौ करी बाहेक हजुर फ्राईहरूमा ए हजुर पङ्कज र कत्ले है मलाई दुइटा दुइटा पिसहरू हुन्छ है हजुर ए दुइटा पिस चाहिँ मलाई कत्ले गरिदिनुहोस अर्को चाहिँ मलाई बाटासँग चै थाली नै गरिदिनुहोस न कि हजुर ए यो आउनु कति लाग्छ होला है टाइम डेलिभेरीको आधा घन्टा जस्तो लाग्छ ए मलाई गरिदिनुहोस न कति टोटल गरेर कति जस्तो हुन्छ होला है हजुर पङ्कज होइन कत्ले तिन सय बिस पुग्छ है ए हुन्छ हुन्छ मैले क्यास क्यासै दिँदा भयो नि डेलिभेरी बोयलाई ए हुन्छ हुन्छ धन्यबाद मलाई कति अहिले आधा घन्टा जस्तो लाग्छ नि आइपुग्नु ए एक्सट्रा ए दालहरू दालहरू हुन्छ त नि है ए दाल चाहिँ कुन चाहिँ छ ए मुङ्गी दाल ए हुन्छ हुन्छ थ्याङ्कयू